हेलो हजुर हजुर हो त हजुर ए हजुर हजुर के कस्तो खालको अर्डर होला

हजुर मिल्नु त मिलिहाल्छ तर तपाईँहरूलाई के के चाहिएको हो मलाई त्यो उयो नै गर्नुभयो भनेदेखि चाहिँ हुन्छ तपाईँहरूलाई के के चाहिएको कति कतिवटा चाहिएको होइन अन्त त्यो चाहिँ तपाईँहरूले मलाई डिटेल्समा दिनुभयो भनेदेखि चाहिँ अरू कुरो त मिलिहाल्छ दाम दामको लागि त किन सुर्ताउनु र हो तैपनि हजुर हजुर

हजुर हजुर नोटबुक पऱ्यो ए हजुर हजुर अहिले चाहिँ अब हेर्नुहोस् यी यो कुन कुन कस्तो खालको तपाईँहरूलाई त्यो क्वालिटी पनि छ होइन अन्त अब त्यो फाइल भन्दा पनि अब सबै फाइल एउटै किसिमको हुँदैन क्या अब कम्पनी हेरी हेरी त्यसको दामहरू हुन्छ अब तपाईँहरूलाई अलिकति राम्रै खालको कम्पनीको चाहिएको हो या ठिकैको मिडियम खालको है या अब अलिकति अब त्यसै कामचलाउ मात्रै चाहिएको त्यो चाहिँ तपाईँले मलाई यसरी अब फोन गरेर भन्दा त म पनि छिटो बिर्सिहाल्छु अरू पनि अब कस्टमरहरू आउँदा फेरि कोसँग बात गर्दा के गर्दा म बिर्सिहाल्छु होइन तपाईँले त्यसको लागि चाहिँ मेरो यही नम्बरमा चाहिँ वाट्सएप छ होइन र यसमा चाहिँ तपाईँले मलाई कस्तो खालको क्वालिटीको है फाइल अब कतिवटा चाहिन्छ तपाईँको जस्तै अब साठीवटा भन्नुभयो भनेदेखि अब त्यो अलिकति राम्रै क्वालिटी होस् कि मिडियम क्वालिटीको कि या त अब अलिकति ठिकठाक चल्ने खालको हो भनेदेखि त्यो खालको तपाईँले मलाई लेखेर दिनुभयो भनेदेखि चाहिँ म भन्नसक्छु अब तपाईँलाई यसै भन्नुपर्दा चाहिँ अब एउटा राम्रै क्वालिटीको फाइल हो भनेदेखि चाहिँ तपाईँलाई पचास रुपियाँ गोटा चाहिँ यस्तै पर्छ होइन तर पचास रुपियाँमा यसो अब तपाईँले धेरै लिँदाखेरि चाहिँ त्यसमा टेन पर्सेन्ट जस्तो चाहिँ डिस्काउन्ट मिलाइदिन सकिन्छ हो र पेन पनि अब नोटबुक पनि अब तपाईँलाई कस्तो खालको चाहिएको अलिक राम्रै क्वालिटी हो भनेदेखि बिस रुपियाँदेखि लिएर तिस रुपियाँसम्मको पाउँछ होइन पेनहरू पनि अब त अलिकति अब दसदेखि दस पन्ध्र रुपियाँहरूको त हाल्नैपऱ्यो होला होइन र ओभरअल अब त्यसमा तपाईँलाई अब किन त्यो उयो गरिरहनु सबै मिलाएर चाहिँ जे जति हुन्छ त्यसमा चाहिँ म टेन पर्सेन्ट चाहिँ म डिस्काउन्ट दिनसक्छु नि हुन्छ दा ए हजुर ए हजुर पाउनु त अब यसै त अब त्यो ब पाउनु त थुप्रै किसिमको किताबहरू हामीले राखेका छौँ है तर त्यसको अब त्यो एनोटेसन भन्दाखेरि एनोटेसनको लागि थुप्रै किताबहरू त छ तर अब कुन चाहिँ लेखकको कुन चाहिँ किताबको नाम के हो त्यो पनि तपाईँले मलाई उयो टेक्स्ट गरिदिनु भयो भने पनि हुन्छ या त हाम्रो मोर्डन बुक्स हाउस गरेर एउटा पोर्टल पनि छ वेब पोर्टल त्यसमा गयो भनेदेखि तपाईँले हाम्रो एउटा डिजिटल लाइब्रेरी देख्नुहुन्छ अन्त त्यो डिजिटल लाइब्रेरी हामीले त्यहाँनिर अनलाइन गरिदिएको छौँ त्यसमा क्याटालकहरू छ त्यो क्याटालकमा गएर चाहिँ तपाईँले कुन चाहिँ किताब चाहिँ चाहिएको कुन चाहिँ लेखकको चाहिएको भनेर खोज्नुभयो भनेदेखि हाम्रोमा छ भने चाहिँ त्यो पनि पाउनुहुन्छ तपाईँहरूले ल

हजुर हुन्छ हवस् हुन्छ त्यसै गर्नुहोस् न हुन्छ हुन्छ हुन्छ बहिनी हुन्छ धन्यवाद